नेपाली भाषालाई संरक्षण गर्नका निम्ति कतिपय स्कुलहरूबाट पनि कोसिस गरिरहेका छन् र पढाइ पनि राखेका छन् त्यति मात्र नभएर प्रोग्रामहरूमा कतिपय प्रोग्रामहरूमा पनि त्यसलाई संरक्षण गर्नको लागि प्रोग्रामहरूबाट पनि गरिराखेका छन् यो अहिले आजभोलि संरक्षण भाषा संरक्षण गर्नका निम्ति डिजिटल डिजिटल बनाउनका निम्ति कोसिसहरू पनि भइराखेका छन्